हजुर म सानोमै बस्तीमै हुर्किएको होइन हाम्रो डिसेम्बरहरूमा चाहिँ हामीले खोर्सानीको बिउहरू राख्छ होइन अनि सब्जीहरू राख्छ जस्तै करेला फर्सी भयो इस्कुस होइन अनि यो चाहिँ गोएर जुन जुन जुलाईहरूमा फल्छ होइन काक्राहरू पनि रोप्छ त्यतिखेरै होइन अनि हाम्रोतिर चाहिँ अलैँची पनि हुन्छ होइन अलैँची चाहिँ सेप्टेम्बरहरूमा टिप्छ पाक्छ होइन अनि कोदो पनि रोप्छ कोदो अहिले रोप रोप्दैछु मान्छेहरूले होइन धानहरू पनि रोप्छ होइन धान यतिखेर अब पुरै सबैजनाले नै रोप्दैछ होइन धमाधम धान कोदोहरू रोपिराखेको छ होइन सब्जीहरू चाहिँ हामीले तिते बीँ होइन बैगुन आलु यस्तैहरू रोप्छ होइन अब यही सब्जीहरूबाटै हामीलाई घरमा खानुपग्छ होइन अदुवाहरू पनि रोप्छ अदुवा त अस्ति रोपिसक्यो यतिखेर चाहिँ अदुवाको माउ निकाल्ने बेला भयो होइन अन्त त्यही हो यसरी नै अब उइस गर्छ हामीले गाई पनि पाल्छ होइन गाई गाईकै दुध अब आफ्नै हुन्छ घरमै होइन त्यहाँ घरमै खानुपुग्छ आफ्नो गाई पालेर बाख्रा पनि पाल्छ हामीले होइन बाख्राको मल गाईको मल त्यहीबाटै सब्जीहरूलाई होइन किन्नु चाहिँ पर्दैन अब हामीले